गभर्मेन्टले आई थिङ्क पहिला भन्दाखेरि चाहिँ अहिले चाहिँ निकै डेभ्लप भएको छ एज पर गभर्मेन्ट पनि त्यतिकै भएको छ डेभ्लप नै भएको छ भनौँ किनभने पहिला को जमानामा चाहिँ जमाना भन्दा पनि जेनरेसनमा चाहिँ अलिकति एक दुई वर्षको अगाडिको जेनरेसनमा चाहिँ के थियो भने हाम्रो स्कुलहरूमा राम्ररी वेल प्रिपेर्ड थिएन टोयलट थिएन राम्ररी किनभने सबै अब केटाहरूलाई त भइहाल्छ केटीहरूलाई त एउटा प्राइभेसी एउटा टोयलेट सफा भएको हाइजेनिक मान्छे भएको त्यो राम्रो हो तर पहिला चाहिँ अब त्यस्तो टोयलेटको सुविधाहरू थिएन एज पर अहिले चाहिँ निकै डिफरेन्स आएको छ अहिले त टोयलेटहरूको पनि सुविधाहरू फेसलिटिजहरू छ पानीको फेसलिटिजहरू पनि छ र सबै डेस्क बेन्चहरूको सबैको फेसिलिटिज चाहिँ छ जस्तो लाग्छ